जस्तो कि अब खाना चुलोमा पकाएको खाना टेस्ट अर्कै हुन्छ अब मिठो हुन्छ राम्रो हुन्छ चुलोमा पकाएको खानाहरू चिजबिजहरू यो ग्यास ग्यासमा पकाएको जस्तै कि अब टेस्ट त्यस्तो राम्रो आएको हुँदैन जतिको चुलामा पकाउँदाखेरि टेस्ट छ ज त्यति ग्यासमा आउँदैन भ भने अलिकति भाँडाहरू कालो हुन्छ डड्छओर्छ तर चुलामा पकाएको भनेको चुलामै रा पकाएको हो राम्रो हुन्छ अब टेस्टी हुन्छ खाना पनि खाँदा पनि अब स्वाद आउँछ अब जस्तो कि अब नेपाली मान्छेहरू जति पनि भयो उनीहरूले अब चुलामा पकाएर खाना खान्छ हो धेरै सालदेखिको चलेको हो यो कुराहरू हाम्रो थुप्रै भयो चुलामा पकाएर खाएको हाम्रो बाजेबोजूहरूले चुलामा बनाएर खानुहुन्छ हामी पनि कति चुलामा बनाएर खान्छौँ किनभने चुलामा बनाएको खाना अर्कै टेस्ट आउँछ मिठो हुन्छ